र यो मैले यो कालो ब्याग किनेको त एकदमै राम्रो लाग्यो बजारमा एउटा मारवाडीको दोकान थियो उसले बिचारा दोकान चलाउँदैथ्यो उसको दोकान दु ख सुख चल्दैथ्यो तर पनि उसको चिज चाहिँ राम्रो भएको कारणले गर्दाखेरि चाहिँ अहिले निकै चल्नु थालेको छ मलाई खुब मनपऱ्यो यो ब्याग मैले यो कालो ब्याग किनेको चाहिँ सायद मैले चार पाँच बर्ष भन्दा पनि अलिक बेसी नै भयो र पनि अहिले जस्तोको त्यस्तै छ न त चिज राम्रो न त मैले चलाउनु जानेको हो र अहिले पनि त्यो चाहिँ झोला अहिले नयाँ भन्दा पनि सौ हुन्छ देख्नुमा चाहिँ कालो छ धुँदाखेरि एकदमै चम्किलो सफा हुन्छ देख्छ राम्रो देखिन्छन् म अहिले जुन चाहिँ टाइममा मैले नयाँ देखेको थिएँ त्यो कलर अहिले यतिसम्म त्यही कलर छ जस्तै अब पाँच साल छ साल जस्तो भइसक्यो अहिले जुन झोला चलाएको म बजार जाँदा हरदम त्यही झोला बोक्छु किनभने एकदमै राम्रो र बलियो छ जति ओजन हाले पनि त्यसले त्यो भरिएको जति पनि ओजन हुन्छ मैले थामेर काँधमा बोकेर लिएर आउनु सक्छु यति बलियो पनि छ अनि राम्रो पनि छ कलर पनि राम्रो भन्दखेरि कालो भए तापनि उज्वल छ एकदम राम्रो खप्छ यो दस माइल एउटा मारवाडी भाइकोबाट किनेको अझै पनि उसको चिज चल्दैछ चिज राम्रो भएकोले गर्दा यस्तै खालको दोकान चाहिँ हाम्रो कालिम्पोङ सारा जग्गा नै कालिम्पोङ मात्रै नभएर अरू जग्गा पनि यस्तै खालके दोकानेहरू भयो भने चाहिँ चिजबिजहरू राम्रो खालको राखीदियो भनेदेखि चाहिँ खूब चल्ने पनि थियो सस्तो पनि बलियो पनि र धन्यवाद यो दोकानलाई